हामी बाइकहरू धुन्छौँ घरमा छ बाइक हाम्रो पनि बाइकहरूलाई धुनु सफासँगले राख्नु त्यसमा पेट्रोलहरू सक्यो भने पेट्रलहरू लगाउनु र एता उता त हामी घुमिबस्छौँ तर लङ टुरमा हो भने चाहिँ लामो बाटोको यात्रा गर्नु हो भने चाहिँ बाइकमा थकान हुन्छ ढाड दुःख्छ हातहरू दुःख्छ र चिसो लाग्छ हावाले डाइरेक्ट भेट्छ छातीमा त्यसको प्रोटेक्सनको लागि त्यही भएर कपडाहरू लगाउछौँ र लामो बाटो हिँड्नको लागि चाहिँ हामी बिसाउँदै जान्छौँ ठाउँ ठाउँमा बाइकहरू रोक्छौँ यसो बिसायो एक कप चिया खायो त्यतातिर घुम्यो फेरि गयो त्यसरी चाहिँ हामी जान्छौँ नभए डाइरेक्ट गयो भने चाहिँ हामी सक्दैनौँ र बिसाउँदै बिसाउँदै चाहिँ हामी जान्छौँ